दाजु मैले अस्ति तपाईँकोबाट मार्तोल किनेको थिएँ नि त्यो मार्तोल धेरै राम्रो रहेछ र त्यो अब त्यो फलामको पनि रहेछ र धेरै राम्रो पनि रहेछ अझै सस्तो दाम पनि रहेछ त्यो अझै म किन्न सक्छु मेरो फेमिलीको मान्छेले पुरा मनपरायो त्यो मार्तोल अन्त पुरा राम्रो पनि रहेछ राम्रो क्वालिटीको पनि रहेछ अझै दाम पनि धेरै सस्तो पनि रहेछ र अरू मार्तोलहरू भन्दा धेरै राम्रो रहेछ अझै फलामको मजाको रहेछ जे पनि मजाले हुने जे पनि मजाले ठोक्किने रहेछ त्यो धेरै राम्रो रहेछ र म अझै तपाईँकोबाट त्यो किन्न चाहन्छु त्यो किन्न सक्छु कति होला